जस्तो कि अब हाम्रो घरमा चाहिँ सधैँको डेलीको रुटिन अब एउटै खाना पाक्दैन कोही बेला के बनिन्छ कोही बेला के अब बिहान कोही बेला रोटी बनिन्छ बेलुका मासु भात बनिन्छ कोही बेला बिहान रोटी खानु मान्दैन भात बनाउनुहुन्छ अनि फेरि अब रेगुलर रुटिन जस्तो चल्दैन कोही बेला भात कोही बेला रोटी कोही बेला अब फास्टफुटहरू खानु मनलाग्यो भने चाउमिनहरू ल्याउनुहुन्छ फ्राई राइसहरू त्यस्तोहरू खानुहुन्छ कोही बेला अब घरमा अब बनाएर खानु मनलाग्यो भने मेगीहरू हुन्छ पास्ताहरू हुन्छ यस्तोहरू खान्थ्यौँ अनि त्यहाँबाट अब घरमा सबैले एउटै खाना खानु खोज्दैन कोहीले मासु खोज्छ कोहीले के खोज्छ खाना अब घरमा कोही बेला एउटै पाक्दैन कोही बेला के ल्याउनु भन्छ कोही बेला नानीहरूले कोही बेला के ल्याउनु भन्छ त्यो पनि अब रुटिन एउटै बसी बस्दैन बिहान चाहिँ रेगुलर जस्तो अब कोही बेला रोटी हुन्छ कोही बेला भात हुन्छ बेलुका चाहिँ बेसीजस्तो कोही बेला अन्डा हुन्छ मासु हुन्छ आलुहरू के के बनाएर राखिदिनु हुन्छ घरमा अब जे बनिन्छ अब त्यस्तै कुराहरू खानुपर्छ अनि राम्रो लाग्छ अब त्यही लागि चाहिँ अब सधैँभरिको चाहिँ खानाको एउटै रुटिन चाहिँ हुँदैन त्यसमा चाहिँ अब आफूले एउटै खाइबस्नु पनि पर्दैन नयाँ नयाँ रुटिनहरू हुन्छ अनि त्यसमा जस्तो कि अब खाना अब भात भयो दाल भयो कोही बेला पापडहरू हुन्छ कोही बेला के हुन्छ अनि त्यसमा चाहिँ दाल भात अचार कोही बेला दिउँसो अर्कै खाना बाह्र बजी अर्कै खाना बेलुका अर्कै खाना अब नयाँ नयाँ रुटिन अब रुटिननिर अनुसार एउटा हुँदैन अब नयाँ नयाँहरू कुराहरू भइबस्छ अब खानामा पास्ता नुडल्स अनि रुची मेगी वाइवाई मिमी केकेहरू सधैँ अब रेगुलर पाकिबस्छ अब फास्टफुडहरू चाहिँ घरमा कोही बेला बेसी पाक्छ जसमा कि चाउमिन चिकन ललिपप यस्तो त्यस्तो के के अझै नयाँ नयाँ थुक्पा मोमोहरू आउँछ होइन अनि कोही बेला अब मोमोहरू उब्रिएको हुन्छ त्यसलाई फ्राई गरेर खाएर अब मम्मीले एउटै खाना मन पराउँदैन कोही बेला अब बिमारी हुन्छ घरमा खोलेहरू बनाउँछ कोही बेला के हुन्छ त्यही लागि चाहिँ घरमा एउटै खाना चाहिँ पाक्दैन डेली नयाँ नयाँ खानाहरू पाकिबस्छ